गुड इभिनिङ सर सर म राहुल सर म म मेरो त फेभरेट त सर फुटबल है सर सर त्यो फुटबल अन्त हजुर सर त्यो अन्त हाम्रो स्कुलले त्यो उयो के भन्छ एउटा फुटबल इन्टर स्कुल फुटबल टुर्नामेन्ट हुँदैछ नि सर यहाँ मेला ग्राउन्डमा र त्यसमा भाग लिनुपर्ने भनेर नि सर होइन सिनियर सिन सिनियर सिनियर सिनियर

र त्यो मिलाउन पर्छ होला हौ सर हजुर एउटा मजाको टिम एउटा सेट गरेर हामी ह हजुर सर कोच त त्यही कोच त्यही सर खेलेको हो पहिला पनि कोच त मैले त्यस्तो लिएको छुइनँ अहिले म त मिडफिल्डर खेल्छु सर म त मिडफिल्डर सर

हजुर हजुर हजुर हजुर हजुर हजुर सर हजुर हजुर त्यसमा त हामी एकदमै त्यसमा त हामी एकदम काम गरिरहेका छौँ है बिहान बिहान एकदम प्र्याक्टिसहरू पनि जाँदैछौँ रनिङहरू एकदम राम्रो भइरहेछ हजुर हजुर सर

सर त्यो

हजुर हजुर हजुर सर हजुर हजुर ओक ओके सर हुन्छ सर